हेलो मर्निङ भन न कुन कुन सब्जेक्ट ए अन्त नेपाली त अब आफ्नै भाषा हो अलिक सजिलै हुन्छ बुझ्छ कि उयो के भन्छ हिस्ट्री म्याथमा त अलिकति विकै छ उ यसो टिचरलाई भनेर मज्जाले बुझाइमाग्नु अन्त उयेसहरू गर्नु नि क्लास हुन्छ ट्युसनहरू लिनु अन्त अब अलिक पढ्ने कोसिस गर्नु अलिक राम्रोसँगले अन्त अब बेसी अब अलिक अब त्यही सब्जेक्टहरूलाई नै बेसी टाइम दिनु मज्जाले अलिक भए पनि अन्त अब अरू सब्जेक्ट चाहिँ ठिकै छ कुन चाहिँमा चाहिँ अब के छ एम चाहिँ अन्त अँ अन्त इलेभेन टुवेल्भ चाहिँ के लिएर पढ्ने विचार छ तिम्रो त म्याथमेटिक्स त अलिक भए पनि विकै छ हिस्ट्रीहरू भन्दा त अँ म्याथमा चाहिँ अलिक राम्रो अब पढ्नु फर्मुला अलिक राम्रोसँगले हेर्नु अन्त अब के हुन्छ अब राम्रो टिचरहरूलाई भन्नु नि उएसहरूलाई क्लास टिचरहरूलाई अब कुन कुन सब्जेक्टमा विक छ त्यही हेरेर हुन्छ त्यही हो रिजल्टहरूमा त मार्क्स त तर पास हुने नै आउँछ तिम्रो अलिकति उयो चाहिँ गर्नु फोन बेसी नचलाउनु अन्त घरमा आमा आप्पालाई भन्नु नि अन्त कुन चाहिँ सब्जेक्टमा विक छ अलिक राम्रो टिचरलाई हेरेर उयो गरिदिनु भन्नु ट्युसन हालिदिनु भन्नु अँ अहिले अब एउटा अलिक राम्रो टिचर हेरेर उयो गर्नु ट्युसन पढ्नु अन्त अब राम्रो गर्नु नि अन्त अब अलिक मज्जाले नै पढ्नु अब एम अलिक ठुलै राख्नु एम अलिक ठुलो छ भने चाहिँ त्योभन्दा अलिकति अलिकति तल झर्नुसक्छ नभए त अब सानै राख्यो भने त झन तलै जान्छ नि राम्रोसँगले पढ्नु त्यही हो अन्त भोलि स्कुल आएर मलाई एकताल भेट न ल ल